मैले अघि स्विगीबाट दुइटा स्यानविच मगाएको थिएँ कि ब्रेकफास्टको लागि र म चाहन्छु कि दुइटा स्यानविच बेसी हुन्छ जस्तो लाग्यो त्यही भएर चाहिँ तपाईँहरूले एउटा चाहिँ क्यान्सल गरेर चाहिँ एउटा चाहिँ ल्याइदिनु सक्नुहुन्छ